गायनमा अरू चाहिँ होइन म चाहिँ धेरै नै समय समर्पित गर्छु अब हरेक समय अब मैले जब जब म अब उयो पाउँछु फ्री समय पाउँछु म त्यतिबेला नै मेरो हातमा केही बजाउने अब उयोहरू बजाउने सरसामग्रीहरू पक्रेर म गायनमा मेरो समय धेरै नै समर्पित गर्छु अब मलाई चाहिँ अब गायन भनेपछि अब धेरै नै धेरै नै मनपर्छ अब सबै कुरामा अब सबै अब सबै कुरामा अब बज बाज बाजाहरू पनि अब त्यस्तो राम्रो लाग्छ सबै कुराहरू